मेरो विचारमा चाहिँ ग्रामीण ठाउँमा अधिक यात्रा या पर्यटनहरूलाई चाहिँ प्रेरित गर्नुको लागि चाहिँ पहिलो कारण चाहिँ अब गाउँ गाउँबस्ती सफा राख्नु पर्यो स सफा राख्यो भने अब जस्तै जो पनि अब आकर्षित भइहाल्छ अब राम्रो सफा सुग्घर ठाउँहरू देखेर अनि त्यस पछाडि चाहिँ अब होम स्टेहरू खोल्नु पर्यो किनकि अब घुमेर घुमेर टुरिस्टहरू अब थाकिसके पछाडि चाहिँ पर्यटकहरू थाकिसके पछाडि अब बस्ने ठाउँ खोज्छ त्यस्तो हुँदाखेरि चाहिँ राम्रो राम्रो जगातिर यस्तो होम स्टेहरू खोलियो भने अन्त त्यो होम स्टे खोल्यो अन्त फेरि बजार बजारको क्षेत्रहरू भन्दाखेरि चाहिँ गाउँमा राम्रो खानाहरू जस्तै ताजा सब्जीहरू बारीमा आफैँ फलाएर अर्गेनिक सब्जीहरू दिएर अनि त्यसको मूल्य पनि सस्तो बनाएर राख्यो भने पनि पर्यट पर्यटकहरू धेरै नै प्रेरित हुन्छन् अन्त फेरि घुम्ने ठाउँहरू पनि एक दुइवटा आफूले अब बनाउनु पर्यो प्रायः जस्तो अब पर्यटकहरू अब घुम्नु आइसके पछाडि फोटोहरू खिच्नु चाहन्छन् त्यस्तै कारणले गर्दा चाहिँ अब फोटोहरूको लागि पनि फुलहरूले सजाएर सबै इलाका नै राम्रो फुलहरूले सजाएर रमाइलो खालको भ्यु पोइन्ट जस्तो बनायो भने चाहिँ मलाई लाग्छ सबै टुरिस्टहरू चाहिँ अब हामीमा प्रेरित भएर चाहिँ बजारहरू बजार सहरतिर घुमिरहनु भन्दा पनि ग्रामीण ठाउँतिरै पर्यटकहरू घुम्नको लागि चाहिँ प्रेरित हुन्छन्